कालिम्पोङ जिल्लामा गभर्मेन्टले विशेष गरी छात्रा केटी छात्रा केटी विद्यार्थीहरूलाई लक्ष्मी भण्डार कन्या श्री प्रकल्पहरू दिएको छन् जुनमा चाहिँ पिता स्कुल पढ्दै गरेका केटीहरू केटी विद्यार्थीहरूलाई कन्याश्रीबाट चाहिँ हरेक वर्षमा उनीहरूको ब्याङ्कमा पैसा हालिदिने गर्छन् एक वर्षमा उनीहरूले एक हजार पाउने गर्छन् अनि बाह्र श्रेणी पुग्नेहरूलाई चाहिँ अठार वर्ष पुग्ने केटीहरूलाई चाहिँ गभर्मेन्टले उनीहरूको ब्याङ्कमा उनीहरूको अगाडि बढ्ने शिक्षाको लागि पच्चिस हजार हाल्ने गरिदिन्छन् यसरी चाहिँ कालिम्पोङ जिल्लामा गभर्मेन्टले विशेष गरी शिक्षा बालिका शिक्षाहरूलाई चाहिँ हेरचाह गरिरहेका छन्